मलाई महत्त्वपूर्ण निर्णय लिनुपरेको समयको बारेमा चाहिँ अब म जब क्लास ट्वेल्भ सकेँ त्यत्ति बेला चाहिँ मलाई पुरा कन्फ्युजन भएको थियो कलेज गर्नु कि कोर्सै गर्नु भनेर होइन अनि पुरा दोमन भएको थियो त्यत्ति बेला चाहिँ अनि मैले अब उयो साथीहरूकोबाट सुनेँ अब आफ्नो पेरेन्ट्सकोबाट हो अन्त दिदी बहिनीहरूकोबाट सबै सजेसन लिएर चाहिँ मैले एउटा फर्म डिसिसन लिएको थिएँ हो अनि मलाई चाहिँ डिसिसन लिँदाखेरि चाहिँ सल्लाह लिँदाखेरि चाहिँ म चाहिँ अब सबैको पहिला चाहिँ अब आफू चाहिँ सोचेको हुन्छु म यो गर्छु भनेर होइन त्यो अनि त्यो त सोचेको हुन्छु फेरि सबैकोबाट एकपल्ट सुनी सुनी लिन्छु सल्लाह लिन्छु होइन अन्त जे अब उनीहरूले भने होइन जे भन्छ त्यो मजाले सुन्छु त्यसलाई नियालेर हेरेर चाहिँ एउटा डिसिसन लिन्छु जो चाहिँ मेरो लागि अब सक्छु जस्तो लाग्छ मेरो लागि अब म कपीमा पनि लेख्छु होइन कपीमा चाहिँ आबो मैले यो चाहिँ युट्युबबाट हेरेको अब कपीमा अब केही कन्फ्युजन छ भने लेख्नु होइन त्यसको टपिक लेख्नु अन्त जहाँ एडभान्टेजहरू ज्यादा छ त्यही लिनु भन्छु त्यही एडभान्टेज र डिसएडभान्टेज लेखेर जहाँ ज्यादा एडभान्टेज छ त्यही पढ्नु भन्छ त्यही गर्नु भन्छ नि त होइन अनि मैले चाहिँ त्योहरू सोचेर पछिको बारेमा सोचेर चाहिँ म त्यसरी डिसिसन लिन्छु एडभान्टेज डिसएडभान्टेज जहाँ एडभान्टेज ज्यादा हुन्छ जहाँ सक्छु जस्तो लाग्छ त्यो चाहिँ म गर्छु